हेलो दाजु ठिकै हुनुहुन्छ म मङमाया आउँदैछु है अर्को हप्तातिर यो यसो त्यो पर पेसोकतिर घुम्न पेसोक टी गार्डन घुम्नु जाउँ भन्दैछौँ कि

त्यो हामीले पेसोक त कहाँ फिल्ममा मात्रै देखेको कि दाजु त्यो बर्सात की एक रात प्यार भरा दिलजस्तो फिल्ममा पेसोकको सुटिङ देखेको हेर्नु हेर्नु जानु मन लागेर यसो आउनु पुरानो टी स्टेट हरे नि त है त्यो त अहिले कमान लागेको छ कि लागेको छैन होला हौ बन्द भयो भन्ने सुनेको थिएँ

मङमायामा एक दुई दिन बसेर यसो पेसोक लप्चू घुमेर त्यो माथि के अरे त्यो दबाईपानी कमानहरू घुमेर आउने भन्ने विचार कि तपाईँ अँ हजुर के कस्तो छ साग सब्जी चाहिँ तपाईँको

ए हजुर सिमी चाहिँ छैन है सिमी रमभेँडा एत् धानहरू होला नि त खेतमा अँ हजुर कस्तो मज्जाको होला धान त है कालो दाल धानसँगै उठाउँछ

त्यो पेसोकको कतानिर त गङ्गटे डाँडा भन्ने नि छ अरे नि त गङ्गटाको मासु खानुपर्छ होला हो अहिले गङ्गटाको मासु र सेन्ते खाने चलन छ अरे नि त हो हजुर हजुर हुन्छ अर्को हप्ता आउँछु नि दाजु ल हुन्छ